भारतमा सबै भन्दा बेसी मानिने पर्वहरूमा जस्तै होली दसैँ राखी पर्व दुर्गा पूजा छठ पुरा पूजाहरूलाई हामी लिन्छौँ होलीमा सम्पुर्ण भारत वर्ष नै होलीमय भएको हुन्छ किनभनेदेखिलाई यो होलीको जुन चाहिँ रङ हामी पाउँछौँ यो रङ सात इन्द्रेनी जस्तै इन्द्रेनी जस्तो हामी पाउँछौँ किनभनदेखिलाई यो पर्वले गर्दाखेरि चाहिँ होली पर्वले गर्दाखेरि चाहिँ के नेपाली के बङ्गाली के बिहारी के मारवाडी एकै भएर हामी यहाँ मनाउँछौँ दसैँ पनि त्यस्तै प्रकारले यो विशेष गरेर यो दसैँ चाहिँ हामीले कसरी मनाउँछ भनेदेखिलाई चाहिँ हामीले यो विशेष भारतमै मानिन्छ यो चाहिँ हामी नेपाली समुदायले चाहिँ विशेष तरिकाले यो चाड मनाउँछौँ यो चाहिँ यो चाड मनाउँदाखेरि चाहिँ स्टेट गभर्नमेन्टले केन्द्रिय गभर्नमेन्टले चाहिँ हामीलाई कम से कम सात दिनको हामीलाई विदा दिन्छ किनभनेदेखि यो दसैँ यो गोर्खा जातिको बहुत ठुलो चाड मानिन्छ यसमा चाहिँ हाम्रो घर घरमा गएर हामी ठुलो मान्छेको घरमा गएर हामी आशीर्वाद लिने गर्छौँ र यसलाई खासै गरी हामीले भन्नु पर्दा चाहिँ के भनिन्छ भने दसैँलाई चाहिँ हामी वर्षौ वर्षौ हामीले आफ्नो आफन्तहरूसँग भेटघाट गर्नु पाएको हुँदैनौ आ आफ्नु् जुन प्रकारको व्यस्तताले गर्दाखेरि हामीले भेट्न भेटघाट भएको हुँदैन त्यसले गर्दाखेरि यो दसैँ चाहिँ हाम्रो यस्तो खालको एउटा पर्व हो हामीले धेरै वर्षसम्म नभेटेको आफन्तहरू आफ्नो मित्रहरूलाई पनि भेट्न सकिन्छौँ त्यसले गर्दाखेरि यो चाहिँ बहुत ठुलो हामी यसलाई मान्छौँ राखी जुन प्रकारले भारत वर्षमा यो भारत भरि नै मनाइन्छ राखी पर्व राखी पर्व चाहिँ के छ भनेदेखिलाई हाम्रो चेलीहरूले माइतीलाई जुन चाहिँ एउटा राखी डोरी बाँधिन्छ र त्यो डोरी चाहिँ के हो भनेदेखिलाई यो जुन चाहिँ हामीले चेलीहरूले हामीलाई राखी डोरी लगाइदिन्छ राखीको कुनै पनि चेली माथि कुनै तर्फबाट अत्याचार अन्याय भयो भनेदेखिलाई चाहिँ त्यो माइतीले त्यो चेलीलाई उद्धार गर्ने रक्षा गर्नको हिसाबमा चाहिँ यो राखी पर्व मानिन्छ र दुर्गा पूजा यो जुन चाहिँ हामी दसैँ मान्छौँ यो दसैँको सुरुमा चाहिँ हामीले दुर्गा पूजा नौ दिनको ठुलो यो पर्व हामी मान्छौँ दुर्गालाई हामी पूजा गर्छौँ यो हामी शक्ति मान्छौँ दुर्गालाई चाहिँ हामी नौ दिनसम्म लगातार हामी शुद्ध भएर चाहिँ हामी यो पूजा गर्छौँ र यो नौ दिनसम्म र नौ दिनसम्म यो पूजा भइसके पछि दशमीको दिन चाहिँ हामीले यो टिका लिन्छौँ हामी गोर्खा जातिमा चाहिँ यो दशमीको दिन हामी टिका लिन्छौँ जुन चाहिँ निधारमा त्यो चाहिँ हाम्रो दुर्गा पूजा पश्चात् हामी टिका लिन्छौँ यो छठ पूजा यो छठ पूजा चाहिँ अत्ति नै महत्त्वपुर्ण हामी मान्दछौँ यो चाहिँ विशेष गरेर हाम्रो जुन चाहिँ भारतवर्षमा हाम्रो बिहारी समाजहरू छ समुदाय छ उहाँले चाहिँ यसलाई चाहिँ बहुत यसलाई चाहिँ मान्यता दिएको छ यो छठ पूजामा पनि उहाँहरू एकदमै शुद्ध रहेर यो जबसम्म उनीहरूले उनीहरू यो के अरे भोकै बसेर उहाँले उपवास बसेर यस पर्वको उहाँहरूले यो यसलाई मान्छ उपवास बसेर र यो पर्व चाहिँ के हो भनदेखि सूर्यको दर्शन नगरी चाहिँ जब उहाँहरू उपवास बसेको हुन्छ र भोलीको दिनमा चाहिँ उहाँहरूले सूर्यको दर्शन नगरी चाहिँ कुनै पनि भोजनहरू उहाँले लिँदैन त्यसले गर्दाखेरि यसलाई एकदमै ठुलो पर्व मानिन्छ र अर्को ठुलो पर्व मानिने हाम्रो देशमा भारतवर्षमा छब्बिस जनवरी जुन दिन चाहिँ हाम्रो देश गणतन्त्र भयो भनेर एउटा हाम्रो जुन चाहिँ एउटा अनाउन्समेन्ट भएको थियो र छब्बिस जनवरीमा हामी गणतन्त्र दिवस एकदमै भव्यसँग यो मनाइन्छ देशको प्रत्येक स्टेटहरूमा प्रत्येक जिल्लाहरूमा यो छब्बिस जनवरी मनाइन्छ र पन्ध्र अगस्ट पन्ध्र अगस्टको दिन चाहिँ उन्नाइस सय सैँतालिस साल पन्ध्र अगस्टको दिन चाहिँ हाम्रो भारतवर्ष चाहिँ ब्रिटिसहरूको दुई सौ वर्षको जुन चाहिँ राज थियो भारतवर्षमा त्यहाँबाट स्वतन्त्र भएर चाहिँ हामीले यो जुन चाहिँ पन्ध्र अगस्टको पर्व मानिन्छ यो अति नै महत्त्वपुर्ण यो पन्ध्र अगस्ट हामी यसको उत्सव मनाउँछौँ यो भारतवर्षमा सबभन्दा राम्रो तरिकाले र भव्यरूपमा चाहिँ पहिला कालिम्पोङको मेला ग्राउन्डमा चाहिँ यो चाहिँ भव्य रूपमा मनाइन्थ्यो किनभनेदेखिलाई यो चाहिँ किन मनाइन्थ्यो भनेदेखिलाई चाहिँ यहाँबाट चाहिँ भारतवर्ष को जुन चाहिँ कालिम्ब भन्ने जग्गा छ यो कालिम्पोङ भन्ने ठाउँमा चाहिँ यो किन यसरी भव्य रूपमा मनाइन्थ्यो भनेदेखिलाई चाहिँ त्यति बेला सिक्किम भारतमा गाभिएको थिएन भुटान आउँथ्यो सिक्किम आउँथ्यो र अन्य देशहरूबाट पनि यहाँ फुटबलहरू खेल्नु आइन्थ्यो र यसमा यो हुँदाखेरि चाहिँ मान्छेको जमघट एकदमै ज्यादा हुन्थ्यो र अन्य ठाउँहरूमा भन्दाखेरि भारतवर्षको अन्य स्टेट र अन्य जग्गाहरू भन्दा चाहिँ यो पन्ध्र अगस्ट चाहिँ कालिम्पोङमा चाहिँ भव्य रूपमा मनाइन्थ्यो धन्यवाद